सुन्नुहोस् न मेरो आज इभिनिङमा चाहिँ सानो पार्टी छ साथीहरूलाई बोलाएको छु अनि मलाई बेलुका साथीहरूको लागि तपाईँको रेस्टुरेन्टबाट चाहिँ अलिकति सामान मगाउँ भनेको मलाई पाँच प्लेट मोमो चाउमीन पाँच प्लेट पिज्जाहरू पिज्जा दुईवटा जस्तो पठाइदिनुहोस् न मेरो एड्रेसमा ल